यहाँनिर पारम्पारिक अब परिकार चाहिँ अब धेरै छन् किनकि अब यहाँ कालिम्पोङ जिल्लामा चाहिँ नेपालीहरू बेसी भएको कारणले गर्दाखेरि अब नेपाली नै खानाहरू चलाउँछ होइन प्राय हामी जस्तै भयो गुन्द्रुक होइन गुन्द्रुकको हामीले अचार खान पनि सक्छौँ होइन अचार बनाएर त्यसको सब्जी बनाएर पनि खानु सक्छौँ होइन अन्त किनामा भयो किनामा त हामीले चट्नी बनाएर खानु पनि भयो त्यसलाई रस लगाएर खानु पनि सकिन्छ होइन त्यसलाई अब अचार त्यतिकै काँचै मजाले पिसेर बनाएर खानु पनि सकिन्छ होइन तामा भयो तामा पनि अब हामीले अचार साँधेर होइन बयममा राखेर त्यो खानु पनि सक्छ सब्जी बनाएर खानु पनि सकिन्छ होइन अन्त ढिँडोहरू भयो होइन हामीले यहाँनिर अब ढिँडोहरू बनाएर सिस्नुहरू खान्छौँ हौइन अन्त सि सिस्नु अब ढिँडोहरू अब बनाएर मजाले खानु सकिन्छ होइन अन्त त्यहाँदेखि यहाँनिर सेल रोटी सेल रोटीहरू पनि धेरै अब सेल रोटी चाहिँ धेरै चिजहरूमा अब युज गरिन्छ होइन जस्तो पूजाहरूमा भयो दसैँ तिहारमा भयो होइन अन्त त्यो चाहिँ हरेक कुरामा अब मान्छेहरू मरेको टाइमतिर पनि हामीले त्यसलाई चाहिँ युजहरू गर्नु सकिन्छ होइन अन्त यो सेल रोटीहरू चाहिँ अब मलाई पनि बनाउनु आउँछ